अहिले त प्रायःजस्तो कुरा पनि हामी टेक्नोलोजीमा डिपेन्डेन्ट छौँ जस्ट लाइक मलाई हामी फोनैबाट सुरु गरौँ न है हाम्रो जुन रेकर्ड गर्दैछु त्यो पनि एउटा टेक्नोलोजीकै एउटा इक्जामपल हो है अन्त टेक्नोलोजीले चाहिँ धेरै धेरै धेरै सजिलो अन्त धेरै धेरै राम्रो प्रभाव पारिरहेको छ हाम्रो यो डेली लाइफमा मैले कुनै ट्रेनको टिकट बुक गर्नुपऱ्यो म अनलाइन सर्च गर्नसक्छु होइन बिजनेसको लागि म एउटा आइडिया लिनसक्छु युट्युबबाट होइन युट्युबबाट म हेर्नसक्छु अब कस्तो बिजनेस के हुन्छ के हो कसो हो यो कुरा सर्च गर्नसक्छु टेक्नोलोजीमा तपाईँको टाइम म्यानेजमेन्ट है टाइम कसरी म्यानेज गर्नुपर्छ एउटा रुटिन पनि मलाई बनाएर दिन्छ यो एउटा टेक्नोलोजीले यस्तै यस्तै विभिन्न उयोहरू छ होइन विभिन्न टेक्नोलजीको एउटा राम्रो प्रभावहरू छ हाम्रो डेली लाइफमा अन्त